यहाँ दार्जिलिङमा चाहिँ दसैँ तिहार फुलपाती नेपाली भाषा दिवसहरूतिर अन्त ईदहरू क्रिसमसहरू धेरै जातको मानिसहरूले आफ्नो आफ्नो जात धर्मको संस्कृतिहरू झल्काउने गरिन्छ अन्त दुर्गापूजा हरू पनि मनाउने गर्छ अन्त माघे सङ्क्रान्ति पनि मनाउँछ जसमा तरुलहरू नि खाइने गरिन्छ अन्त होली पनि खेलिन्छ अन्त होलीहरू नि खेलिन्छ अन्त ल्होसारहरू जस्तो कि तामाङहरूको मनाउँछ त्यो पनि मनाइने गरिन्छ